मलाई मन पर्ने खेलकुद खेलाडीको नाम लिनु पर्दा महिला कुस्ती खेलाडीकी म्यारी कम रहेकी छिन् र उनी मणिपुर निवासी हुन् र त्यसरी मणिपुरकी बासिन्दा भएर पनि भारतमा मात्र नभएर संसारभरि नै आफ्नो नाम कमाउन उनी सफल बनेकी छिन् र उनको गुणबारे चर्चा गर्नु पर्दा वा भनौँ उनको यस्ता गुणहरू जुन गुणहरू मलाई मन पर्ने गुणहरू रहेका छन् ती गुणहरूबारे चर्चा गर्नु पर्दा सर्वप्रथम त उनी एक विवाहित नारी हुन् र साथ साथै एक आमा पनि हुन् र यसरी एक विवाहित नारी भएर एक आमा भएर पनि आफ्नो घरायसी काममा मात्रै सीमित नरहेर कुस्ती खेलमा संलग्न रहेर स्वर्ण पदकलाई जितेर स्वर्ण पदक प्राप्त गरेर देशको निम्ति एक गौरव बन्न सफल बनेकी छिन् म्यारी कम र म्यारी कम जुन वातावरणमा वा भनौँ जुन समाजमा हुर्किएकी थिइन् त्यस्ता समाजहरूको वास्ता नगरेर उनले नारी चाहिँ घरायसी काम गर्नका लागि मात्रै नभएर नारी एउटा यस्तो व्यक्तित्व हुन् जसले चाहिँ नारी ले आफ्नो भविष्य आफै निर्माण गर्न सक्दछे भनेर सम्पूर्ण नारीहरूकै निम्ति उनी प्रेरणाको स्रोत पनि बन्न पुगेकी छिन् र यसरी विविध व्यक्तित्व का धनी भनौँ वा विविध प्रतिभाले भरिएकी म्यारी कमका यस्ता गुणहरू रहेका छन् र यदि मैले म्यारी कम जस्ती महान् व्यक्तित्वलाई भेट्ने अवसर पाएँ म यो प्रश्न उनलाई अवश्य सोध्ने थिएँ कि उनको सफलताको पछाडि कसको हात रहेको छ वा भनौँ उनको प्रेरणाको स्रोत को हुन्